कहिले जानु ए ल ल जानुपर्छ कुन चाहिँ जग्गा ए कतिजना अँ

ए ल ल ल तैँले पनि गर्दै गर्न कन्ट्याक्ट म पनि गर्छु नि साथीहरूलाई

ल ल जे भन्यो त्यही अब त म त जे भन्यो त्यही मान्छु अब एक तारिक गएर दुई तारिक आयो भने त भइहाल्छ नि

ल ल ल

ल ल ल

ल ल ल सल्लाह गर्नुपर्छ नि ल ल